हजुर हजुर दिदी भन्नु नि खोइ हाम्रो त आहिले त रायोको साग ल्याइराखेको छु गरिराखेको छु अहिले आलु इस्कुसहरू यता हुँदैन नि अहिले यता इस्कुस हुँदैन अझ यता त अब प्लेन परिहाल्यो प्लेन साइड पर्यो हो यता इस्कुस हुँदैन हामी आलु रोपेको छ यो रायोको साग पनि अब पाहाडमा जस्तो ठुल्ठुलो हुँदैन नि हजुर हजुर हजुर

हजुर लाख लाख त हैन लाख त दिदी हुँदैन त्यस्तो भन्न पनि अब है करोड चाहिँ हुँदैन लाख चाहिँ भनौँ न है अनि त अहिले त हजुर अहिले दाजुले हिजो मात्रै अस्सी मन निकालिरहेछ आलु त्यही अब हरियो सागसब्जीको लागि त अब हामीलाई यसो दस बिस हजार चाहिँ पाइन्छ वर्षमा त्यो पनि हजुर दस बिस हजार हजुर ए हजुर हजुर हजुर भिन्डी हाम्रो आहिले त भिन्डी हो हरियोपरियोमा भिन्डी छ सिँबी छ अनि त अब पाहाडमा त अब त्यस्तै हो अब यता चाहिँ हरियोपरियोको नाममा त्यति छ हजुर गा गाईको पनि लाउँछ अब कोहीबेला त अब तपाईँलाई थाहा भएकै कुरो पाएन भने त युरियाहरू पनि कोहीबेला हालिन्छ नि अब हजुर हजुर ए ए हजुर हजुर हाम्रो यता त अब अहिले त कोपीले गर्दा हरियै भइरहेको छ हो कोपी फुलकोपीको सिजन भएर हरियो हजुर फुलकोपीले निकै भाउ टिप्दैछ अहिलेघडी त हरियोको नाममा त त्यति हो अहिले त खोर्सानी हरियो खोर्सानी ड्याम्मै लाइदएको छु हजुर हजुर हो ओ अनि यता त कति किरा लागेको छ के भन्नु कति किरा लागेको छ हुँदैनथियो हैन हुँदैनथियो नि के भन्नु दिदी अब अब सकिन्छ